दिवाली तिहार चाहिँ हाम्रो एकदम स्पेसल दसैँ तिहार भनेपछि चाहिँ हुरुक्कै हुने टाइम हो होइन अन्त त्यति बेला चाहिँ हामी सबसे बेसी मासुहरू बनाउँछौँ एकदम बेसी भेराइटिजहरू अन्त त्यति बेला हाम्रो गाई तिहार हुन्छ गोरु तिहार हुन्छ बेसी हामीहरू पुरा सेलिब्रेट गर्छौँ है हाम्रो हाम्रो फेस्टिबल दसैँ तिहार भनेपछि खुसी दसैँ चाहिँ तिहारभन्दा फाल्टै हो दसैँ अलिक अगाडि आउँछ एक महिनाजस्तो अगाडि र त्यहाँ चाहिँ हामी घरमा आमा बाबाहरूको हातबाट टिका लाउँछौँ पैसा दिनुहुन्छ होइन अन्त तिहार चाहिँ हामी चेली मतलब छोरीहरूले हाम्रो दाजुहरूलाई दाजुभाइहरूलाई टिका लगाउँछौँ र उनीहरूको उनीहरूलाई आशीर्वादहरू दिन्छौँ राम्रो राम्रो होइन अन्त त्यति बेला घरमा एकदम दामी दामी खानाहरू बनाउनुहुन्छ सबैजनाले अनि मेन चाहिँ तिहारमा दुधहरू दादाहरूलाई खुवाउनुको लागि दुधहरू दिनुपर्छ खाना मिठो मिठो खाना दादाहरूलाई एकदम पहिला पहिला रेडी बैनीहरू भोकै बसेर अन्त तिहारमा फर्स्ट कागहरूलाई हामी फर्स्ट काग तिहार हुन्छ र कागहरूलाई चाहिँ हामी हाम्रो यता हिल एरियामा त त्यस्तो बेसी कागहरू हुँदैन तर पनि नाम गरेर उनीहरूलाई मनपर्ने कुरा खाना रोटी माला टिकाहरू लगाएर एउटा टपरामा लगाएर उता उयेसमा रुखहरूतिर राखिदिन्छौँ अन्त त्यो दिन त्यत्तिकै बित्छ अन्त त्यहाँदेखि आउँछ कुकुर तिहार अन्त कुकुरहरू जो चाहिँ हाम्रो घरमा हुन्छ या फिर घर वरिपरि उनीहरूको लागि पनि सेम हुन्छ हामी टिका लगाइदिन्छौँ खानाहरू नखाइकन अन्त मालाहरू लगाइदिन्छौँ त्यसपछि आउँछ हाम्रो लक्ष्मी पूजा या फिर गाई तिहार अन्त यो दिन चाहिँ के हुन्छ भने हामी बिहानै उठ्छौँ अन्त लक्ष्मीको लागि लक्ष्मी चाहिँ जो हामी गाईलाई भन्छौँ गाईको लागि माला एकदम चोखो भएर सयपत्री फुलको एकदम भाले र पोथी हुन्छ पोथी पोथी फुलको चाहिँ माला उनेर हामी गाईलाई लगाइदिन्छौँ लक्ष्मी मातालाई अन्त त्यो माला लगाई दिइसकेपछि टिका लगाई दिइसकेपछि त्यो दिन हामी गाईलाई एकदम भोकै राख्न सक्दैनौँ एकदम राम्रो राम्रो खानाहरू बनाएर खाना मतलब दाना फलफुलहरू जो चाहिँ गाईले मजाले खान्छ पुरा मन पराउँछ अन्त त्योहरू बनाएर हामी गाईलाई दिन्छौँ गाईलाई दिन्छौँ दिनभरि मतलब दिनभरि मतलब त्यसको खाने खाने टाइममा तर मिठो मिठो एकदम उसलाई मनपर्ने अन्त त्यसको बेलुका चाहिँ हामी चेलीहरू छोरीहरू जो लक्ष्मी भन्नुहुन्छ सबैजनाले है अन्त हामीहरू मिलेर घर घरमा खेल घर घरमा भैलिनी खेल्नु जान्छौँ र भैलिनीमा चाहिँ हामी गीत गाउँछौँ र हरेक घरमा हामी आशीषहरू दिन्छौँ है अन्त उनीहरूले हामी त्यस्तो आशीषहरू दिएको बद्लीमा उनीहरूले थालमा कलश दियो अनि पैसा धुपबातीहरू हुन्छ तिनीहरू ल्याएर हामीलाई दिनुहुन्छ अन्त हामी त्यो थापेर यसरी रातभरि बाह्र बजीसम्म बेलुकाको लक्ष्मीको पूजा भइसकेपछि त्यहाँदेखि हामी निस्किन्छौँ त्यहाँदेखि बाह्र बजीसम्म चाहिँ हामी खेली जत जतिसम्म खेल्नुसक्छौँ त्यतिसम्म खेल्छौँ अन्त त्यहाँबाट त्यसको बाह्र बजी बाद चाहिँ गोरु तिहार हुन्छ गोरुलाई पनि सेम गर्छौँ हामी मालाहरू बनाएर लगाइदिन्छौँ अन्त गोरु पूजाको बेलुका चाहिँ जो छोराहरू हुन्छ उनीहरू सबै मिलेर देउसी खेल्नु जान्छ र पनि यो पनि सेमै हुन्छ हामी चेलीहरू जस्तै उनीहरूले पनि त्यस्तै आशीषहरू दिन्छ र यो चाहिँ उनीहरूले चाहिँ भट्याउँछ र हामी चाहिँ गाउँछौँ यति मात्रै डिफरेन्ट हुन्छ वर्डिङ्सहरू एकदम सेम सेम नै हुन्छ अन्त त्यसको बाद आउँछ भाइटिका इट मिन्स तिहार अन्त सबसे स्पेसल डे र लास्ट डे तिहारको भाइटिका हुन्छ र त्यो दिन चाहिँ हामी सबैजना जो दाजुहरू हुन्छ दाजु बहिनी उनीहरू टाढो टाढो भएको मान्छेहरू पनि आउँछन् घरमा होइन कामहरू गएको गर्नुगएको मान्छेहरू अन्त त्यो दिन हामी सबैजना मिलेर घरमा बसेर टिकाहरू लगाउँछौँ खानाहरू खान्छौँ त्यो दिन एकदम राम्रो राम्रो कुराहरू पाक्छ घरमा र टिका हामी पाँच कलरको लगाउँछौँ जो हाम्रो माइती माइती भन्छ छोराहरूलाई छोरीहरूलाई चेली भन्छ दाजु बहिनी अन्त उनीहरूलाई टिकाहरू लगाउँछौँ सयपत्री फुल पोथी फुलको मालाहरू लगाइदिन्छौँ अनि उनीहरू आफ्नो घरको जो छोरी या फिर बहिनी हुन्छ उनीहरूले टिका मालाहरू लगाइदिई सकेपछि उनीहरूको फास्टहरू व्रत जो व्रत हुन्छ त्यो हामीले उनीहरूलाई दुध या फिर मिठाईहरू खाएर खोलिदिएपछि उनीहरू घरमा खानाहरू खान्छ अन्त अरूहरूको घरमा मतलब उनीहरूको आफ्नो बहिनी हुन्छ अरूहरू होइन उनीहरूको घरमा जान्छ अनि टिकाहरू लगाउँछ अन्त त्यो दिन चाहिँ एकदम स्पेसल हुन्छ हामीले टिकाहरू लगाइदिई सकेपछि उनीहरूले दादाहरूले फेरि टिका या फिर आशीर्वाद भनौँ उनीहरूले त्यो दिएको बद्लीमा चेलीहरूलाई केही दिनुपर्छ गिफ्ट नभए पैसाहरू हामीले पनि दिनुपर्छ दादाहरूलाई जब टिकाहरू लगाइदिई सकेपछि गिफ्ट दिन्छौँ अनि उनीहरूले मिठाई या फिर दुधहरू खाएपछि उनीहरूले पनि हामीलाई फेरि त्यसको बद्लीमा पैसा नभए टिकाहरू दिनुपर्छ त्यो पनि एउटा रुल मतलब रीति नै हो हाम्रो तिहारको अन्त एन्ड देन त्यो बेलुका चाहिँ पुरा पटेका पड्काउँछ हामी पुरा पटेका पड्काउँछ ठुलो ठुलो मतलब बेसी आवाजहरू पनि अहिले त नोइज पल्युसन हुन्छ भनेर बेसी पटेकाहरू पड्काउनु दिँदैन तर पनि एक दुईवटा एक दुईवटा भए पनि पड्काउँछौँ अनि रातभरि हामी सबैजना बस्छौँ मजा गर्छौँ एकदम हामी वर्षैभरि भेट्नु नसक्ने मान्छेहरू मान्छे मतलब दादाहरू आएको हुन्छ घरमा अनि त्यो त्यो एकदम होल वर्षको एकदम स्पेसल डे हुन्छ दसैँ र तिहार र दसैँ र तिहार अनि त्यो दिन अन्त बाह्र अब त्यो रात पनि बाह्र बजीसम्म सकिन्छ त्यहाँदेखि भोलिपल्ट जो हामीले जो टिकाहरू राखिदिएको हुन्छौँ दादाहरूलाई त्यो उब्रेको टिका तिनीहरू हामीले सेलाउनुपर्छ त्यहाँदेखि घरहरू सफा गरेर फेरि काम गर्ने दादाहरूलाई फेरि पठाउनुपर्छ त्यति नै